मैले खिचेको मन पर्ने तस्बिरहरू मध्ये एउटा तस्बिर यति साह्रो मेरो मनलाई छोएको छ कि त्यो तस्बिर त्यो जगामा जाँदाखेरि मेरो मन एकदम हर्ष उल्लास खुली भइरहन्छ त्यो जगा चाहिँ छेउमा एउटा खोला खोलाको बगर त्यहाँदेखिको फेरि खोला एकदम त्यस पछाडि जङ्गल जङ्गल पछाडि फेरि पहाड अनि त्यो खोला साथै दुइवटा खोला पार गरेर जङ्गलमा पुग्दा त्यहाँ यति राम्रो एउटा मनलाई छुने एउटा भावना विचार आफ्नो कल्पना मनमा आउँछ कि

दुःखी मन पनि दुःखी आत्मा पनि एकदम हर्षोल्लास खुसी हुन्छ जो कि मेरो आफ्नो मनको भावनाहरू सब बाहिर निस्केर आउँछ भक्कानो फुटेर आउँछ त्यस पश्चात् पछाडि अलिकति गयो भने जङ्गल पार भएर त्यहाँनेरि ठुलो मजाको एउटा रुख छ त्यो चाहिँ तपाईँको बर पिपलको रुख हो तर त्यो चाहिँ दुइवटै यसो जोडेको छ त्यसको पश्चात् अलिकति अगाडि गयो भने पहाड छ त्यो पहाडमा यति राम्रो राम्रो फुलहरू फुलेको हुन्छ कि त्यो फुल देख्दाखेरि आफ्नो जति पनि जे मनमा पुरा पीडाहरू छ त्यो सब खुसीमा परिवर्तन भएर आउँछ